अब यो रेसिपी जस्ताको त्यस्तै भन्नुको खासैमा चाहिँ रेसिपी जस्तो पनि हामी बनाउन सकिन्छ तर पनि हामी आफ्नै रेसिपी पनि हामीले बनाउन सकिन्छ जसमा कि जसलाई जस्तो अनुसारको मनपराउँछ जस्तो अनुसारको रुचि हुन्छ त्यही अनुसारको बनाउन पनि हामी सकिन्छ अनि ती कुराहरू आफैले सुधारेर है आफैले बनाउन सकिन्छ आफ्नै स्टाइलले आफ्नै परिकारले हामीले खानेकुराहरू धेरै परिकारले बनाउँछौँ आफ्नो आफ्नो तरिका हुन्छ बनाउने रेसिपी नै अब रेसिपी अनुसार पनि बनाउन सकिन्छ रेसिपी बेगर पनि अब आफैले आफ्नो रेसिपी दिएर पनि हामीले बनाउन सकिन्छ खानेकुराहरू है जसमा कि अब कसैले अब केही पकाउँदाखेरि दाल पकाउँदाखेरि आफ्नो आफ्नो परि परिकारले पकाउँछ सब्जीहरू मासुहरू पकाउँदाखेरि सबैले एउटै गर्नुपर्छ भन्ने छैन त्यही रेसिपीमा मात्र हेरेर गर्नुपर्छ भन्ने पनि छैन त्यसमा आफूले जस्तो मनलाग्छ आफूले जे एड गर्न मनपर्छ जे मिसाउन मनपर्छ जस्तो प्रकारले बनाउनु मनपर्छ जसले कसलाई घरको मान्छेलाई अब होइन जस्तो रुचि हुन्छ कसले कस्तो खालको मनपराउँछ त्यही अनुसारले चाहिँ हामीले बनाउन सकिन्छ